गाउँको मान्छेले कानुनी काम गर्नु साह्रो पर्छ ठुल्ठुलो मान्छेहरूलाई चिन्दैनन् गाउँको मान्छे हा जान्दैनौँ हामी यताउता ठुलो मान्छेहरू चिन्दैनौँ त्यसै कारण साह्रो पर्छ कानुनी काम गर्नु